म स्थानिय भाषाको हेर्छु रुचाउँछु यो युट्युब च्यानल कतिजना भाइहरूको युट्युब च्यानल छ जस्तै गरिमा एन्टरटेनमेन्ट भयो त्यसको त्यो भाइको हेर्छु है राम्रो राम्रो छ त्यो भाइको पनि हेर्छु त्यहाँबाट आएर ओइ भिलेज भन्ने छ है उनीहरूकोमा पनि हाम्रै स्थानिय जग्गाको हो उनीहरू पनि हाम्रै नेपाली भा नेपाली नैहरू हो अनि आएर हाम्रो नयाँ पुस्ता छ है यता छ तिनीहरू भयो अनि त्यो हेर्छु मैले यता आफ्नो स्थानियहरूको चाहिँ अब अन्य अन्य भाषाको भनौँ भने चाहिँ अब त्यही हो अब मलाई एकदम मन परेको सो चाहिँ कपिल सर्मा सो एकदम म मनपर्छ अरू पनि छ थुप्रो उयोहरू छ मलाई त्यो चाहिँ मनपर्छ अनि त्यही हो त्यति नै हो